खेतीपातीको लागि पानीको स्रोतमा जस्तो अब कुलोहरू खनेर ल्याएको हुन्छ कुलो पानी हुने जग्गामा कुलोहरू खनेर ल्याएको प्रायः पानी हुने जग्गामा हुन्छ खेती कुलोहरू खनेर ल्याएको हुन्छ त्यही कुलो को पानीहरू चलाइन्छ अनि नभएको ठाउँमा अब नभएको ठाउँमा त आकाशको पानी पनि पर्खिनुपऱ्यो अकाशको पानी आउँदाखेरि हतारहतार त्यतिखेरै दाउ छोप्नुपऱ्यो त्यतिखेरै रोप्नुपऱ्यो धानहेरू कतिजग्गा अब अलिकति पानी कम्ती भयो त्यसरी भने आकाशको पानी परेकोमा भने मटर चलाएर पाइपबाट पनि लगाएर उ रोप्ने पनि गर्छन्